फिसिङमा चाहिँ म कोही कोही बेला यसो छुट्टी भएको बेलामा साथी भाइहरूसँग यसो सल्लाह गरेर जाने गर्छु रेगुलर चाहिँ जादिनँ कोही कोही बेला अब छुट्टी हुँदाखेरि त्यही वर्षमा एक दुईखेप त्यस्तो चाहिँ साथी भाइहरूसँग जाने गर्छु त्यस्तै रमाइलोको लागि चाहिँ जाने गर्छु